तपाईँ डेलिभेरी बोइ हुनुहुन्छ र मेरो गुनासो छ मैले अर्डर गरेका जति पनि वस्तुहरू थिए सो अर्डर मैले समयमा प्राप्त गर्न सकिरहेको छैन र जति पनि अर्डरहरू छन् ती अर्डरहरू धेरै मात्रामा अपूर्ण भइरहेको छ यसर्थ यी हराएका वस्तुहरूको बारेमा मेरो गुनासो तपाईँ माथि छ र तपाईँले त्यो हराएको जति पनि बस्तुहरू छ त्यसलाई राम्ररी छानबिन गरेर मलाई सम्पर्क गरिदिने म विनम्र आग्रह गर्दछु धन्यवाद